हेलो तपाईँ दर्पण पब्लिकेसनको स्नेहा बहिनी बोल्नु भएको हो हजुर

हजुर हजुर

हुन्छ म हेरिदिन्छु कि तर तपाईँले त्यो जुन जुन काट्नु भन्नु भएको छ त्यो सब काट्नु सम्भव हुँदैन होला किनभने त्यो कतिजना कविहरूको त्यो जुन चाहिँ हालेको छु उनीहरूको चाहिँ त्यो जन्म र उनीहरूको त्यो साहित्यमा जति पनि अहिलेसम्म लेखेका छ त्यो सब कुराहरू मैले अलिक डिटेलमा हालेको छु अनि एउटा ए हजुर

रिपिटेड भन्दा पनि तपाईँको त्यस्तो छ कि एक दुइवटा चाहिँ त्यो जुन चाहिँ कविहरू छ उनीहरूको त्यो चाहिँ भाग एक भाग दुई भाग तिनहरू हो त्यसको त्यो तिनवटासम्म भाग निकालेको छ अनि त्यो चाहिँ रिपिटेड जस्तो लाग्छ कि तर त्यो उयो छैन तिनीहरूले पहिला भाग एक निकालेको त्यस पछि फेरि त्यसको भाग दुई अनि भाग तिन निकालेको नि त

ए हुन्छ हुन्छ एक पल्ट पठाइराख्नु होस् न ल हवस् धन्यवाद हुन्छ हुन्छ हुन्छ हवस्